म आफ्नो राज्य त प्रायः घुमिसकेको छु तर आफ्नो देशभन्दा बाहिर चाहिँ म नेपाल गएको छु अब नेपालमा चाहिँ अब एउटा जाने इच्छा जागृत भएर घ घुम्नु निस्किएको अब नेपालमा अब तीर्थ गर्नुगएको थिएँ म धामहरू घुमेँ नेपाल अब साह्रै मनपर्यो राम्रो थियो र अन्त यो यात्रा गरेर आएर मलाई एकदमै खुसी लाग्यो अँ भुटान गएँ भुटानमा पनि अब भुटानको फुन्चोलिङ भन्ने सहरहरू हेरेँ घुमेँ त्यो पनि राम्रो लाग्यो एकदमै खुसी लाग्यो देशभन्दा बाहिर अरू त जग्गा गइएको छैन नेपाल गइयो भुटान गइयो अनि एकखेप बङ्लादेशमा पनि खुट्टा चाहिँ टेकेको छु तर घुम्नु चाहिँ घुमिनँ त्यसै मतलब एउटा घुम्नु जाँदाजाँदै त्यहाँ एकजना साथीले भन्यो उ त्यो चाहिँ बङ्लादेश भन्यो अन्त त्यहाँ चाहिँ हामी यसो टेकेको मात्रै अरू त केही गर्नु सकिएन अरू नेपाल र भुटान चाहिँ अब नेपाल चाहिँ पुरै घुमियो नेपाल अब पशुपतिनाथ मन्दिरहरू बुढा नीलकण्ठ मन्दिरहरू भयो बौद्धहरू भयो गुहेश्वरी माताको त्यहाँनिर अब सबै घुमियो त्यही थियो प्रयोजन अब घुम्ने एउटा इच्छा थियो त्यो पनि पुरा भयो मेरो